गाउँमा बिजुलीको प्रयोग गर्न सकिने विभिन्न कुराहरूमध्ये चाहिँ विशेष गरेर बिजुली बत्ती बाल्न पाउनु नै एउटा पहिलो कुरा हो त्यसरी नै फ्रिज जुन घरमा पुग्न सकेको छ त्यो घरमा फ्रिज चलाउन सकिन्छ त्यसरी नै मिक्सरहरू जसमा चाहिँ मसाला पिस्न सकिन्छ अरू सामानहरू पिस्न सकिन्छ त्यसरी नै आइरन जसले चाहिँ लुगाहरू प्रेस गर्न सकिन्छ यी कुराहरू चाहिँ गाउँका गाउँमा प्रयोग गर्न सकिन्छ विशेष गरेर त्यसै गरी कृषिका बिजुलीमा निर्भर हुने कुराहरू चाहिँ यस क्षेत्रमा लगभग आइसकेका छैनन् पाहाडी क्षेत्रमा त्यसले गर्दाखेरि मलाई विशेष गरेर यिनीहरूको नाम थाहा भएन